कालिम्पोङको यो लोक लोकप्रिय खानाहरू चाहिँ हाम्रो मेन खाना चाहिँ भयो एउटा कोदोको ढेँडो भन्ने गर्थ्यो पहिले बाजेले बाजेहरू पहिल्यैदेखि खाँदै आएको अनि हामीले पनि खाने गर्छौँ अहिले यो यो चाहिँ हाम्रो कोदोको ढेँडो चाहिँ नम्बर वानमै आउँछ हाम्रो यो कालिम्पोङ जिल्लामा खानाहरूमध्येमा यसलाई चाहिँ बनाउँदाखेरि कोदो हुन्छ कोदोलाई लगेर गएर मेलमा पिसेर पिठो पिठो बनाएर ल्याएर यसलाई मज्जाले चालेर त्यसको मैलाहरू केलाएर धुलोहरू फ्याँकेर अनि पानी उमाल्नु पर्छ अनि पानीमा अलिकति कम्ति चामल हालेर त्यसलाई ओडालेर चाहिँ ढेँडो बनिने गर्छ अनि त्यसमा त्यसमा खानको लागि चाहिँ डल्ले खोर्सानीको अचार टमाटर र डल्ले खोर्सानी अनि लसुन हालेर मज्जाले सिलौटो लोहोरोमा पिसेर निकाल्छ अनि त्यहाँदेखि त्योसँग खाने सब्जी चाहिँ गुन्द्रुक गुन्द्रुक चाहिँ कसरी बनाउँछ भने साग साग बारीबाट टिपेर ल्यायो धेरै धेरैमध्येमा पनि धेरै त्यहाँदेखि ल्याएर त्यसलाई घाममा ओइलायो ओइलाएर ओइलाको एक दुई घन्टा बादमा लिएर त्यसलाई उसिन्नु पर्छ पानीमा तातो पानीमा बोइल गरेर चाहिँ मज्जाले फेरि त्यो बोइल पानीमा उमालेर दुई तिन घन्टा अनि त्यसलाई फेरि बाहिर निकालेर प्लास्टिकमा मज्जाले सुकाउनुपर्छ अलिक सेल्लिएपछि चाहिँ तेल्लाई ओखलीमा कुटेर मज्जाले कुटेर चाहिँ त्यसलाई फेरि एउटा प्लास्टिक ठुलो प्लास्टिकको कभरमा त्यसलाई लगेर एउटा सानोतिनो तातो जग् तातो जग्गामा चाहिँ लानुपर्छ जस्तो कि मान्छेले हाम्रो यता चलेको भनेको चाहिँ भुइँ खनेर भित्र हाल्छ प्लास्टिकमा त्यसलाई चाहिँ गुम्स्याएको भन्छ अनि अब आगोको छेउमा राख्दा पनि हुन्छ प्लास्टिकमा गुम्साएर अनि त्यसको दस बाह्र दिनमा त्यसलाई निकालेर त्यो गुन्द्रुक बनिसकेको हुन्छ अनि त्यसलाई बनाउनु चाहिँ त्यही हो सब्जी बनाएको जस्तै अनि त्यसलाई अलिक झोल हालेर चाहिँ यति तिनटा अचार गुन्द्रुक ढेँडो चाहिँ हाम्रो डिनर रातिको खाना अनि बिहानको खाना तिन टाइमको खाना खान्छौँ हामी कोही कोहीबेला अरूबेला कोहीबेला चेन्ज पनि हुन्छ अनि रह्यो सेलरोटी सेलरोटी भनेको त सुनेको होला तपाईँहरूले त्यसलाई बनाउनुको लागि चाहिँ चामल भिजाउनु पर्छ पहिला अनि चामल भिजाएर यता मेलमा लगेर मेलमा पिसेर पिसेर पिठो बनाएर लिएर घरमा अनि एउडा पानी र तेल हालेको हुनुपर्छ कम्ति अनि एउटा पानी अनि त्यहाँदेखि त्यो पिठो हालेर त्यसमा गुँडहरू ल्वाङहरू कालोमेथीहरू हालेर मज्जाले त्यसलाई घोल्नु पर्छ मिक्सीमा घोलेको जस्तो अनि घोलेर अनि एउटा ताई हुन्छ ताईमा तेल हालेर मज्जाले तेल पनि ज्यादा होइन ठिकैको लगाउनु पर्छ त्यो रोटी पा पाक्ने गरी भिज्ने गरी मज्जाले त्यसलाई रोटी चाहिँ पुरा क्रिस्पी टाइपको बनाउनु पर्छ अनि त्यसलाई चाहिँ मज्जाले अब हामी त जानिँदैन हाम्रो आमाले हातमा यसो त्यो पिठोको त्यो त्यो घोलेको उयेसै लिएर त्यो तेलमा हाल्ने गर्छ अनि हालेर त्यो राउन्ड सेपमा चाहिँ हामी जान्दैन हाम्रो आमाहरूले बनाउने गर्छ अनि त्यो चाहिँ हाम्रो सेलरोटी चाहिँ मेन खाना भयो खाना होइन हाम्रो कल्चर फुड भयो हामी द दिवालीतिर पनि युज गर्छौँ दसैँतिर पनि युज गर्छौँ अनि कतै कसै कतै गएको छ भने हामी त्यही बनाएर पठाउने गर्छौँ अनि रह्यो हाम्रो यो राम्रो राम्रो खाना चाहिँ अब प्रायः मान्छेहरू राम्रो राम्रो खाना खानको लागि त होटलतिर रेस्टुरेन्टतिर ठुल्ठुलो अब हाम्रातिर त त्यस्तो ठुल्ठुलो रेस्टुरेन्टहरू नि छैन खानुपऱ्यो भने हामी त हाम्रो यो बेङलोर दिल्ली अनि कलकत्ता हो त्यतातिर चाहिँ पाउने गर्छ हाम्रो ठाउँमा भनेको यहाँ सिलगडीमा चाहिँ पाउँछ राम्रो राम्रो खाना त्यही बिरयानी बटर चिकन नान अनि धेरै कुराहरू इत्यादिहरू